यो पैसा छ भन्दैमा यो अनलाइन सपिङ चाहिँ गर्नु नहुने रहेछ है छ्या अस्ति एउटा स्मार्ट वाच किनेको हन चार दिनमै बिग्रिहाल्यो यस्तो हुन्छ म त साथी भाइहरूलाई पनि भन्छु अब त यस्तो पैसा छ भन्दैमा अनलाइन सपिङ चाहिँ ठ्याक्कै किन्नु नहुने रहेछ यो बकवास सामान उनीहरूको मार्केटिङको लागि मात्रै रहेछ नि त हौ पैसा कमाउने मेलो मात्रै थैट अब चाहिँ यस्तो सामान चाहिँ नकिन्नु है अनलाइन चाहिँ न प्याकेजिङ राम्रो छ हैट हाउडे